मैले सार्वजनिक यातायातको अभाव र खराब बाटाहरू जस्तो विशिष्ट समस्याहरूको सामना गर्नु परेको छ जस्तै रङ्बुलदेखि कलेज भेल्ली गइरहेको थिएँ त्यहाँको बाटोको अवस्था देखेर हामी चकित भयौँ किनकि त्यो बाटोमा गाडी हिँड्न त परै जावोस् मानिसहरू हिँड्न पनि गाह्रो पर्ने जहाँ तहाँ खाडलै खाडल गाडी हिँड्दा पनि कोल्टे परेर लढ्ला जस्तो हामी दार्जिलिङको बाटोको अवस्था देखेर पर्यटकहरू सायद तर्सिने गर्छ यही समस्याहरूको सामना गर्नु परेको छ हामी एकपल्ट जाँदा त त्यो त्यहाँको त्यस्तो अवस्था झन् त्यहाँका मानिसहरूले सधैँ सधैँ हिँड्दा कसरी सामना गर्छ होला भन्ने मलाई अनुभव भयो